हाम्रो यहाँ गाउँतिर गोरुहरू साह्रै पाल्दैन देखेको छैन पनि हामीले गोरुहरू यहाँ गाउँबस्तीतिर पनि गोरुहरू त पाल्दैन बाख्राहरू चाहिँ कता कता पाल्छ हाम्रो वरिपरि छिमेकीमा त त्यति बाख्रा पाल्ने छैन बरू कुखुराहरू चाहिँ प्रायःको घरतिर हुन्छ र हाम्रो घरतिर पनि छ कुखुराहरू र हाम्रो घरकै भालेहरू चाहिँ कोही बेला लडेको चाहिँ मैले देखेको छु त्यो लडाइ गरेको हेर्दाखेरि चाहिँ हामीलाई पनि मज्जा लाग्छ कसले जित्छ भनेर कसको चाहिँ अब एक दुइटा भालेमा त कसले जित्छ भनेर चाहिँ कसको लडाइमा चाहिँ कसको जित हुन्छ भनेर चाहिँ हेर्दा त हामीलाई एकछिन भए पनि मज्जा लाग्छ